हाम्रो नेपाली भाषा पनि धेरै राम्रो छ अरू भाषाहरूभन्दा अलिक संस्कृति पनि धेरै राम्रो छ मनपर्दो जस्तो लाग्छ मलाई अरू जस्तो छैन हाम्रो संस्कृति पनि भिन्नै कोस सानो ठुलालाई हामीले इज्जत दिएर इज्जत गर्नेगर्छौँ संस्कृतिमा पनि हामी नेपाली भाषा धेरै धनी जस्तो लाग्छ मलाई अरूको भन्दा